हाम्रो नेपालीमा धेरै ऊ त्योहरू छ कहाँ के अरे नराम्रो कुरोहरू छ जसले गर्दाखेरि हामीलाई आ हाम्रो कुनै अगाडि बढ्न हामी पाउँदैनौँ जस्तो कि कालो बिरालो कालो बिरालोले बाटो काटे नराम्रो हुन्छ भनेर गाडीहरू कतिजनाले पछाडि सारेर पनि बिरालोलाई बाटो दिन्छ त्यस्तै प्रकारले बाँदर घरभित्र पस्नु हुँदैन अरे बाँदर घरभित्र पसे त्यो एउटा रुखो जाते अनि त्यसले गर्दाखेरि सबै बारीहरू त्यसले मासि दिन्छ र त्यसले गर्दा खेरि बाँदर घरभित्र पस्न राम्रो होइन चितुवा गाउँभरि चितुवा र गाउँ पसी नारी बिग्रन्छ भन्ने हाम्रो नेपालीमा उखान छ र त्यसले गर्दाखेरि त्यो किनभने चितुवाको बस्नुको जङ्गलमा बसिन्छ तर बारी गाउँमा आए त्यसले बिगार काम गर्छ तर त्यस्तै प्रकारले फ्याउरा र लाटोकोसेरो करायो अशुभ हुन्छ किनभने फ्याउरा लाटोकोसेरो कराउनु नै एउटा अशुभको चिनो हो अनि रित्तो डोकोहरू कहिले पनि घर अगाडि नराख्नु भन्छ रित्तो डोकोहरूले के गर्छ भने एउटा रित्तो चिज हो र मान्छेहरू माथि नेगेटिभ भावना आउँछ भनेर त्यसो गरिन्छ कसिङ्गरहरू बि के अरे बेलुका भएपछि बाहिर नफ्याँक्नु भनिन्छ तर त्यो कसिङ्गरको नफ्याँक्नुको मतलब अर्कै छ कि त्यसको मतलब हो हाम्रो सानो भन्दा सानो कुरोहरू पनि कोही बेला अँध्यारोमा नदेखेर बाहिर फ्याँक्नु सकिन्छ र त्यसले गर्दा हामीलाई नोकसान हुन्छ र यो सबै अन्धविश्वासहरूले गर्दाखेरि हाम्रो समाजमा नराम्रो असर परेर गएको छ